यसमा चाहिँ आबो रियालिटी सोमा सारेगामापा मलाई एकदमै मन पर्छ र यो चाहिँ एकदमै राम्रो मञ्च भएकोले साह्रै राम्रो राम्रा राम्रा के अरे गाउनेहरू आउँछन् र एकदमै मन पर्छ है मलाई यो